र यस क्षेत्रमा व्यापार वाणिज्यमा स्थानीयहरूले अब नेपाली भाषामा प्रयोग चाहिँ मिक्स्ड नै हुन्छ किनभने अब उनीहरू पनि मातृभाषा उनीहरूको नेपाली हुँदैन कसैको बङ्गाली हुन्छ कसैको सादरी हुन्छ कसैको हिन्दी पनि हुन्छ र अब प्राय जस्तोको चाहिँ हिन्दी नै हुन्छ र हिन्दी र नेपाली अलिकति भए पनि सिमिलर भएको कारणले गर्दाखेरि उनीहरूले नेपाली भाषा सिक्नु नि पर्छ किनकि उनीहरूको ग्राहक प्राय जस्तो नेपाली नै हुन्छ र नेपाली सिक्नु नि पर्ने हुन्छ र उहाँहरूले सिक्छन् पनि उहाँहरूले जानी नजानी भए पनि बोली रहेको हुन्छ र नेपाली भाषा त्यही प्रकारले अब कतिजना त नेपाली नै हुनुहुन्छ व्यापार वाणिज्यमा र कतिजना चाहिँ अब मरवाडीहरू पनि हुनुहुन्छ जसले चाहिँ नेपाली भाषा जति सक्दो सिक्ने प्रयास गरिरहेकै छन्